नेपाली भाषा हाम्रो नेपालीहरूको लागि सजिलैसँग बोलिने लेखिने र आफ्नो मनको भावहरू सजिलैसँग व्यक्त गरिने एउटा सजिलो भाषा हो नेपाली हामी हाम्रो दैनिक जिवनमा प्रयोग गरिरहेको हुन्छौँ जसले गर्दा चाहिँ हामी नेपाली हौँ भनेर हामीले एउटा पहिचान दिइरहेको हुने हुन्छौँ त्यसबाहेक पनि नेपाली भाषामा धेरै चलचित्रहरू बनिएको छ धेरै गीतहरू बनिएको छ धेरै लोकगीतहरू बनिएको छ त्यो पनि हाम्रो त्यो त्योहरू पनि त्यस त्यहीहरूले गर्दा पनि हामीलाई नेपाली हो भनेर चिनिन्छ गाउँ घरतिर पनि हामीलाई नेपाली नै नेपाली भाषामा नै कुराहरू गर्नु सजिलो लाग्छ